हजुर भन्नुहोस् त हजुर अँ भन्नुहोस् न ए दोकानमा त धेरैै आइटमहरू छ तपाईँले के खानुहुन्छ र अब जस्तो मोमो भयो है चिल्ली मोमो भयो थुक्पा भयो चाउमिन भयो इडली भयो बर्गर छ डोसा छ अनि त मसाला डोसा छ तपाईँलाई के रोज्छ तपाईँ भन्नुहोस् न के तपाईँ हजुर नयाँ नयाँ आइटमहरू छ नि त पहिला अर्डर गर्नुहोस् न म बनाएर दिइहाल्छु नि हजुर पुच्काहरू छ चाट छ आलु टिकिया छ दहीबडाहरू छ सबै पाइन्छ तपाईँलाई के खानु मन पर्छ मलाई भन्नुहोस् हजुर ए हजुर त्यही त अब आउनुहोस् न तपाईँ यसो घुम्दै घुम्दै आउनुहोस् हो दोकान पनि हेर्नुहोस् हामीले दोकानमा राखेको खानाहरू खाएर हेर्नुहोस् तपाईँलाई फेरि दोबारा फेरि तपाईँ आउनुहुन्छ खानुहुन्छ अझै साथीभाइलाई पनि लिएर आउनु सक्नुहुन्छ होइन हजुर हजुर ए हुन्छ आउनुहोस् न तपाईँ है नानीहरूलाई पनि ल्याउनुहोस् यसो छिमेकीहरूले पनि लै लिएर आउनुहोस् दोकानहरू हेर्छ होइन दोकानको आइटमहरू खान्छ अनि त कस्तो लाग्छ मन पऱ्यो भने दोबारा फेरि आएर खान्छ होइन हजुर छोलाभटौराहरू सबै पाइन्छ पुरी दालपुरीहरू है धेरै आइटमहरू छ हजुर झोल मोमोहरू पनि पाइन्छ मोमो फ्राईहरू छ धेरै आइटमहरू छ नि ए हुन्छ चाउमिन बनाइदिन्छु चिकन चाउमिन खानुहुन्छ कि पनिर मो चाउमिन खानुहुन्छ कि ए भेज चौमिनहरू पनि पाइन्छ है धेरै पाइन्छ नि तपाईँ थुक्पाहरू पनि छ थुक्पाको आइटममा धेरै थुक्पाहरू छ प्लेन थुक्पाहरू छ चिक् हजुर चाटहरू पनि बनाइदे हजुर ए हजुर हुन्छ बर्गरहरू पनि छ अझै हजुर इडली पनि पाउँछ राम्रो पाउँछ तपाईँ आएर दोकानमा खानुहोस् है तपाईँलाई कस्तो लाग्छ इडली पाइन्छ हुन्छ हुन्छ हजुर हुन्छ यहाँ हाम्रो दोकानको त धेरै फेमसहरू छ नि मान्छेहरू धेरै आएर रोजाएर खाएर जान्छ हो ़ स्कुलहरूतिर पनि म दिन्छु अर्डरहरू है आर्मीको मान्छेहरू पनि आउँछ लान्छ खान्छ मन परेर दोबारा फेरि आएर खाएर जान्छ हुन्छ हुन्छ हुन्छ